हेलो तपाईँ टिस्टा दोकानबाट रासिन दु ए सौदा दोकानबाट बोल्नु भएको हो तपाईँकोबाट हिजो एउटा कन्डिस्नर किनेको थिएँ नि त्यो कन्डिस्नर चाहिँ राम्रो छैन रहेछ राम्रो आएन रहेछ बिग्रेको रहेछ तपाईँले यस्तो खाले दोकानमा बेच्नु भयो भने यस्तो खाले प्रडक्ट ल्याउनु भयो भने तपाईँकोमा बिक्री हुँदैन तपाईँको दोकान पनि चल्दैन यस्तो पाराले ल्याउनु भयो भने त्यो हिजो मैले जुन ल्याएको थिएँ सामान एउटा राम्रो थिएन राम्रै राम्रै थिएन बिग्रेको थियो